तपाईँ टिभी टावरको बोजू बोल्नु भएको त्यहाँको ए म पत्रकार हो हो अन्त मेरो नाम चाहिँ सुजाता लेप्चा हो तपाईँ अलिक ओल्ड सिटिजनको पनि हुनुहुँदो रहेछ अन्तखेरि मलाई एउटा जानकारी चाहिएको थियो न्युज फेस्टिबल र सेलिब्रेसनको बारेमा अलिकति जानकारी दिनुहोस् न मलाई हजुर हजुर हजुर ए हजुर हजुर

ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर ए हजुर

ए हजुर अरू त हजुर यति नै हो मलाई यतिकै बारेमा सोध्नु थियो हो अन्त त्यसको लागि चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँले अलिक भए पनि दिनु भयो हामीलाई ज्ञानहरू हुन्छ हुन्छ राखेँ है त थ्याङ्क यू धन्यवाद हुन्छ